हेलो हजुर हजुर

तपाईँको वेडिङ कति तारिक भन्नुभयो तपाईँले पाँच तारिक है कतातिर हो कालिम्पोङमै कि कालिम्पोङमै हो ए एकदिनको है त्यसो भए चाहिँ ए हजुर ए तपाईँले फोटोग्राफी र भिडियोग्राफी दुईटै गर्नुहुन्छ हजुर हजुर दुईटै हो भने चाहिँ म वेडिङहरूको दुई दिनको त म बेसी भन कम्तीभन्दाखेरि म फिफ्टिन थाउजन्डहरू जस्तो लिन्छु होला हौ फिफ्टिन हजुर हजुर

म अरूहरूलाई त अरूहरूलाई त बेसी भन्छु नि तपाईँलाई अलिकति घटाइदिएको नि मैले फिफ्टिन थाउजन्ड त दुई दिनको लागि त फिफ्टिन थाउजन्ड त के हो र जस्तो लाग्यो मलाई मेरो हिसाबमा चार तारिक तपाईँको कता हो जग्गा चाहिँ कालिम्पोङ चाहिँ ए त्यहाँनिर हो ए त्यसो भए म चार तारिक कति बजी हो तपाईँको सङ्गीतहरू चाहिँ ए हजुर हुन्छ त्यसो भए म तिन चार बजी नै आइपुग्छु म कल गर्छु नि तपाईँलाई म अहिले फिलहाल कालिम्पोङमा छुइनँ कि म फिलहाल सिक्किममा छु अनिखेरि मलाई अलिक यहाँनिर पनि काम छ हो स्कुलको फङसन हो सर त्यहाँको पनि भिडियोहरू बनाइदिनु पर्नेछ हो अनि तिन तारिकतिर मैले सबै सकेर चाहिँ चार तारिक आउँछु नि म अलिकति ढिलो हुन्छ

हजुर हजुर लाग्छ लाग्छ दाम छैन भने चाहिँ हुन्छ हुन्छ हुन्छ हुन्छ